हाम्रो धर्म चाहिँ हिन्दू हो अनि हाम्रो यहाँ साई मन्दिर छ त्यस पनि हामीले धर्ममै पनि मानिने गर्दछौँ त्यसमा हामीले चिल्ड्रन फेस्टिवल मनाउँछौँ चिल्ड्रन फेस्टिवलमा नानीहरूलाई हामीले जस्तो उहाँ प्रोग्राम गरिन्छ नानीहरूलाई झाँकी बनाएर निकालेर हामी रथमा राखेर नानीहरूलाई दुर्गामाता सरस्वती शिवजी यस्तो बनाएर हामी झाँकीहरू निकालेर उनीहरूलाई बहुत उस्ताहरू ऊ बनाएर उनीहरूलाई हामी खुसी पार्ने प्रयास गर्दछौँ